हाम्रो दार्जिलिङमा खबर यस्तै केही अब न्युज न्युज भन्दा पनि खबरहरू पुऱ्याउने दरिता जरिया चाहिँ हो न्युज पेपर हो प्रायः जस्तो न्युज पेपर इन्टरनेट अहिले त इन्टरनेट इन्टरनेट भएको कारणले धेरै सुविस्ता भएको छ खबरहरू यहाँको त्यहाँ छिट्टै जानु सकिन्छ अब हाम्रो उयो जडिया के हो भन्दाखेरि चाहिँ न्युज पेपर नै हो जस्तै नियो हाम्रो न्युज लोकल न्युज पेपरहरू थुप्रै छ जस्तै यो हाम्रो अब अरू त छँदैछ जस्तै यो उयो लोकल प्रिन्टहरू एलेक्ट्रोनिक मिडियाहरू थुप्रै छ जस्तै नेटवर्क साइटहरू छ नेट नेटवर्ककिङ साइट्सहरू पनि छ दार्जिलिङको दार्जिलिङ न्युज भन्ने साइस्टहरू पनि छ जस्तै हिमालय दर्पण हिमालय दर्पण चाहिँ यहाँको यहाँको दार्जिलिङको चाहिँ हाम्रो यहाँको फेमस न्युस पेपर हो त्यो यही यही यही न्युज पेपरमा चाहिँ हाम्रो यही खबरी यही न्युज पेपरमा चाहिँ हाम्रो थुप्रै उयो न्युज न्युज भन्दा पनि उयो समाचारहरू हुन्छ छ हुन्छ यस्मा चाहिँ दार्जिलिङको विषय दार्जिलिङ विषय यो वर्ल्डको विषय पश्चिम बङ्गालको विषय पश्चिम बङ्गालको विषयमा पनि हुन्छ यसमा अन्त यो हिमाली दर्पणमै हो सबै कुरा हुने हाम्रो जडियाँ यही हो अरू त अब हामी अब न्युज पेपर नपढ्न सकिने अब गाउँ बस्तीतिर होला न्युस पेपर आउनु सकिँदैन र पनि हामी कतिले चाहिँ पढ्नु सक्छ पढ्छ तर हामी अब पढ्ने इच्छा लाग्नेहरू हामी चाहिँ अब इन्टरनेट नै हो सबभन्दा इन्टरनेटमै छ अब सबै कुराहरू फेसबुक फेसबुक यो भयो फेसबुक गुगल गुगलमा त अब त्यति दिन दिएको दिएको जस्तो लाग्दैन म र पनि दिनु त दिन्छ फेसबुकमा चाहिँ अब प्रायः जस्तो सबै नै हुन्छ अब यो दार्जिलिङ दार्जिलिङ लेख्नु मात्रै पर्छ आम्मम सब न्युजहरू आइदिहाल्छ न्युज साथ थुप्रै कुराहरू पनि आउँछ दार्जिलिङमा भएको के केको विषयमा अब के हुँदैछ दार्जिलिङमा न्युज नयाँ दार्जिलिङको के के ख खबर छ त्यही हो अन्त वे पश्चिम बङ्गालमा के चलिरहँदैछ अहिले कहाँ के के हुँदैछ भनेर पनि अब पश्चिम बङ्गालमा को पनि सब देखापर्छ यो हिमाली दर्पणमा चाहिँ हाम्रो दार्जिलिङको एउटा मुख्य भाग सोर्स मूल चाहिँ न्युज खबरहरू पढ्ने मूल चाहिँ यही हिमालय दर्पण नै हो धन्यवाद